हेलो ए दाजु चिन्नुभयो म तलको क्या हौ बमबस्तीको भाइ अस्ति तपाईँलाई गाडी भनेको थियो नि हामीले रिजर्भको लागि ए सुन्नुहोस् न पानी परेर नि साह्रो प्रब्लम भयो हो फेरि बाटोघाटो पनि के कस्तो छ घरको फ्यामिलीहरू पनि अलिक नभ्याउने भयो कि त्यसको लागि हो क्यान्सल गरिमाग्नु लागि तपाईँलाई कि रिक्वेस्ट गरेको अनि यो तपाईँलाई अस्ति एडभान्स दिएको थियो नि त्यो तपाईँले दया गरी रिटर्न गरिदिनुहोस् न ल गुगल पे गरेर फेरि नेक्स्ट टाइममा तपाईँलाई लान्छु नि हाम्रो ट्रिप भइरहन्छ हो ल नरिसाउनुहोस् मन नदुखाउनुहोस् ल